हाम्रो कालिम्पोङ जिल्लामा मनाइने मुख्य चाहिँ के हो भन्दा चाहिँ या चाहिँ नम्बर वान आउँछ स्वतन्त् स्वतन्त्र दिवस होइन इन्डिपेन्डेन्स डे स्वतन्त्र दिवस चाहिँ यहाँनिर हाम्रो एकदम ठुलो चाड जस्तो हुन्छ मान्छेले कहाँ कहाँबाट हेर्नु आउँछ मेला ग्राउन्ड त्यस्तै भिड हुन्छ सबैजना पन्ध्र अगस्त भन्नुको लागि चाहिँ मान्छेले नयाँ लुगा किनिराखेको हुन्छ सबै कुरो सपिङ गरिराखेको हुन्छ उनीहरूको पहिल्यैदेखि प्रायः स्टुडेन्टहरूले पकेट मनी थुपारिराखेको हुन्छ एकदम यहाँ ठुलो मनाइन्छ जसमा कि भनिन्छ कि कालिम्पोङमा जस्तो स्वतन्त्र दिवस चाहिँ अरू कहीँ पनि मनाइँदैन भनेको चाहिँ अब हामीले सुनेको पहिल्यैदेखि सायद होला पनि त्यस्तै लाग्छ त्यहीकरण सबैतिरको मान्छेहरू यहीँनिर थुप्रेर आइरहेको हुन्छ त्यहाँदेखि आयो तपाईँको दसैँ दसैँमा जुन चाहिँ तिन दिनको हाम्रो यहाँनिर दुर्गा पूजा हुन्छ त्यो एकदम भव्य रूपले मनाउने गरिन्छ सबै जग्गा सानो सानो ठुलो ठुलो हेरी हेरी पन्डाल सानो नानीहरूदेखिको लिएर ठुलो ठुलो मान्छे आफ्नो आफ्नो संस्थाको मान्छेहरूले सबैले पन्डाल राखिराखेको हुन्छ यहाँनिर पन्डाल राख्नुको लागि पनि हामीले यहाँ पैसा पाउँछ होइन पार्टीबाट हामीलाई एउटा पन्डालको एउटा लिमिटेड अमाउन्ट गरेर चाहिँ दिन्छ त्यस्तो पाराले चाहिँ हाम्रो एकदम मज्जाले दुर्गा पूजा पनि त्यस्तै मनाइन्छ त्यसपछि आउँछ विश्वकर्म पूजा विश्वकर्म पूजा भन्ने त अब चारैतिर मनाउने हो होइन विश्वकर्म भगवान्को मान्छेले यहाँनिर फलामहरू नचलाको त कसले पनि हुँदैन तर कालिम्पोङमा चाहिँ विश्वकर्म पूजा पनि एकदम भव्य रूपले मनाउने गरिन्छ जताततै तपाईँको गाडीकोहरूदेखिको लिएर जेमा पनि छ जसोमा पनि छ पुरा मनाइन्छ र हाम्रो कालिम्पोङमा चाहिँ जे पनि चाडबाडहरू छ एकदम सबैले खुसी भएर स्वागत गरेर मज्जाले मनाउने गरेको छ